मेरोमा एउटा किताब छ किताबमा है जसमा महाभारत छ अनि मलाई चाहिँ यो एकदमै मनपर्छ किन भन्दा त्यहाँनिर धेरै कुराहरू हामीलाई ज्ञानको कुराहरू छ है हामीले समाजलाई कसरी निर्माण गर्नुपर्छ समाज के हो भन्ने कुरो विषयहरूमा हामीलाई त्यहाँनिर महाभारतमा पाइन्छ हामी पा परिवारसँग कसरी बस्नुपर्ने परिवार के हो परिवारसँग कस्तो प्रकारले मिलजुल गरेर बस्नु सकिन्छ परिवारको एकता हुनुपर्छ समाज कस्तो एकता हुनुपर्छ राज्य कस्तो एकता हुनुपर्छ होइन अर्थशास्त्रहरूको विषयमा भावना कसरी विकसित गर्नुपर्छ कसरी प्रगतिको बाटोमा लानुपर्छ भन्ने कुराहरू त्यहाँनिर पाउँछौँ पाएको छ र मलाई धेरै पढ्नु मनलाग्छ त्यो किताब त्यो किताबमा धेरै ज्ञानका कुराहरू श्रीकृष्णजीले भन्नुभएको छ है श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै धेरै ज्ञानको कुरोहरू दिनुभएको छ होइन मान्छेमा त्याग भन्ने कुराहरू कसरी त्याग गर्नुपर्छ दान कसरी गर्नुपर्छ भन्ने कुराहरू त्यो किताबमा जसरी अब कर्णले हामीलाई देखाउनुभएको छ युधिष्टिर जस्तो हामी हुनुपर्छ भन्ने कुरोहरू बताएको बताएको छ साथीको सम्बन्ध दुर्योधनसँग कसरी कर्णले आफ्नो साथीको भूमिकाहरू निभाएको छ त्यो कुराहरू त्यहाँनिर पाइएको छ एकदमै आनन्द मयक कविता किताब भएको कारणले गर्दाखेरि त्यो मलाई पढ्न धेरै मनपर्छ है म धेरै पढी पनि रहन्छु त्यसबाट थुप्रो ज्ञानहरू प्राप्त हुन्छ मलाई मैले कसरी सम्बन्ध राख्नुपर्छ मान्छेहरूसँग मैले कसरी ज्ञानको कुराहरू बाँड्नुपर्छ भगवान् श्रीकृष्णले त्यसमा अब सम्झाउनुभएको छ पाण्डवलाई कसरी सम्झाउनुभएको छ कौरवलाई सम्झाउनुभएको छ थुप्रै थुप्रै कुराहरू त्यहाँनिर ज्ञानका कुराहरू भएको कारणले गर्दा मलाई त्यो किताबमा धेरै पढ्ने इच्छाहरू लाग्छ पढिरहन्छु मान्छेलाई पढेर सुनाउने पनि म गर्दैछु त्यो किताबमा पढेर मान्छेलाई सुनाउँछु उदाहरणहरू दिन्छु म त्यो किताबको थुप्रै उदाहरणहरू मेरो जीवनमा मैले उतारिरहेको छु आउने भावी भाइबैनीहरूलाई पनि म त्यो उदाहरणहरू सुनाइरहेको छु मान्छेलाई त्यस कारणले गर्दा मलाई त्यो किताब पढ्न मनलाग्छ